भाइ यहाँदेखि म अब जानु पर्दैछ त पर लिङ्सेबुङ त्यहाँ कति समय लाग्ला यहाँदेखि त्यहाँसम्म जान बाटो पनि अहो नयाँ भर्खर खनिएको बाटो रहेछ अलिकति बाटो पनि जोखिम जोखिम जस्तो लाग्यो र यहाँदेखि त्यहाँसम्म जानलाई चाहिँ मलाई कति घन्टा लाग्ला हँ भाइ भनिदिनुहोस् न किन मलाई पनि आतुरी छ त्यहाँ पुग्नै पर्ने भयो कि त्यसले गर्दा